हेलो हेलो हौ तपाईँको दोकानमा चाहिँ मेरो दोकानमा पुच्का पाउँछ झालमुरी पुच्का पाउँछ अरू त्यो के के मिठाईहरू त्यो चाटहरू चाट मसालाहरू हो त्यस्तोहरू पाउँछ हौ अब त्यो हेरी हेरी धेरै लानेलाई अलिक बेसी दाम ए अलिक कम्ती दाम हुन्छ अब कम्ती कम्ती खानेहरूलाई चाहिँ अलिकति बेसी दाम हुन्छ कति चाहिएको तिमीलाई चाहिँ सब दिन खुला हुन्छ सन्डे चाहिँ बन्द हुन्छ त्यही नौ बजी दस बजीदेखि बेलुका पाँच बजीसम्म अहिले त गरमले गर्दाखेरि पेप्सीहरू राख्छु त्यहाँ हो अहिले पेप्सीहरू पुरा चल्छ निम्बु पानीहरू चल्छ ए आउनु नि कहिले आउने मलाई पहिला फोन गर्नु हो कतिजनाको ग्रुप आउँछौ म यहाँ उयो गरी राखिदिन्छु पनि बेलुका पाँच बजीसम्म मात्र राख्छु त पाँच बजीसम्म चाहिँ खुला हुन्छ ल ल ल साथीहरू लिएर आऊ न